र विवाहहरूतिर चाहिँ धेरै पानीहरूको आवश्यकता हुन्छ के भन्छ घरमा ट्याङ्कीहरू हुन्छ ट्याङ्कीतिर पानीहरू भरेर राखेको हुन्छ थु थुप्रै मान्छेहरूलाई दिनु भन्नुहुन्छ पानीहरू अनि त पानी पुगेन भने दोकानतिर गएर किनेर ल्याउनुहुन्छ अगर किनेर नि पुगेन भने बगानतिर नि जान्छ बगानमा गएर ट्याङ्की दिनुहो ट्याङ्कीमा पानी ल्याइदिनुहोस् भन्ने भने पानी ल्याइदिनुहुन्छ अनि त थुप्रै हुन्छ दादाहरू पानीहरू दिनुहुन्छ अनि त पाइपहरू जोडेर भर्नुहुन्छ र बिहातिर थुप्रै मान्छेहरू हुन्छ किनेर नि पुग्छ त्यति साह्रो ऊ यो नि छैन त्यति साह्रो अप्ठ्यारो नि पर्दैन किनकि बगानतिर गएर माग्यो भने नि पानीहरू ल्याइदिनुहुन्छ अन्त तपाईँको अब किनेर पनि ल्याउनुहुन्छ सबैजना आफ्नो मान्छेहरूले किनेर ल्याइदिनुहुन्छ र पानीको त्यति साह्रो अप्ठ्यारो छैन भन्नेबित्तिकै पाउनु त पाउँछ तर अब कोही कोही बेला चाहिँ अब पुग्दैन त्यही हो के भन्छ अब बगानतिर गयो भने पनि पाइहाल्छ अनि त्यहाँदेखिको ट्याङ्कीतिर नि अलरेडी भराई राखिराखेको हुन्छ हाम्रो यतातिर ट्याङ्कीतिर भराइराखेको हुन्छ र दादाहरूले हेरिदिनुहुन्छ अनि त्यहाँको दादाहरूले अब दादा दिदीहरू जो पनि हुनुहुन्छ अनि त्यहाँदेखिको भरेर ल्याइदिनुहुन्छ खानाहरू पकाउँदा नि पानीहरू चाहिन्छ र पानी पिउनुलाई नि चाहिन्छ बिहातिर ल पानीहरू ल्याइदिनुहुन्छ अन्त अब टेङ्की र हाम्रो बगानमा चाहिँ धेरै राम्रो छ कि यो चिज कि अगर बिहा त्यस्तोहरू केही चिज परेको छ भने चाहिँ पानीको लागि त्यस्तो साह्रो टेन्सन लिनुपर्दैन र पानी ल्याइदिनुहुन्छ अनि त्यहाँदेखिको अब हाम्रो यतातिर पानीहरू किन्ने किने भने नि पाउँछ त्यति साह्रो ऊ यो छैन अप्ठ्यारो छैन